नमस्कार हजुरको जुन चाहिँ नानीहरूको निम्ति बनिएको टेक्स्ट बुक छ र यो एकदमै नानीहरूले मनपराउने खाल्को कलरफुल एकदम मोटो पेपरमा भएको कारणले गर्दाखेरि एकदमै नानीहरूलाई उपयोगी मैले ठानेको छु विशेष गरेर नानीहरूले किताब धेरैपल्ट पल्टाइरहने र पल्टाउने तरिका पनि नानीहरूको सही नभएकोले गर्दाखेरि नानीहरूको किताब छिट्टो फाट्ने भएको कारणले गर्दाखेरि तपाईँहरूले बनाउनुभएको जुन चाहिँ किताब छ त्यस किताबको त्यो पेपरको जुन चाहिँ छ मोटाइ छ त्यो मोटाइ चाहिँ राम्रो भएकोले गर्दाखेरि अनि कडा पनि भएको गर्दाखेरि चाहिँ नानीहरूले पल्टाउँदा पनि त्यसलाई सजिलैसँगले फाट्नु सक्दैन र एकदमै राम्रो क्वालिटीको पेपर स्तरीय पेपर चलाउनुभएकोले गर्दाखेरि र तपाईँहरूको किताबको स्तर पहिलो बुँदामै हेर्नु हो भने तपाईँहरूको पेपरको क्वालिटी एकदमै राम्रो छ र यसरी नै जुन चाहिँ किताबमा तपाईँहरूले अक्षरहरू प्रयोग गर्नुभएको छ र अक्षरहरू पनि एकदमै क्लियरसँगले नक्सा जस्तो तरिकाले गरिदिनु भएकोले गर्दाखेरि नानीहरूले छङ्गै त्यो अक्षर हेर्दा चाहिँ नानीहरूको दिमागमा चाहिँ एउटा नक्सा जस्तो बस्दै गरेको हुन्छ र सबैभन्दा पहिला नानीहरूले कुनै पनि अक्षरलाई चिन्दा चाहिँ उनीहरूले यो अक्षर क ख ग घ भनेर नचिनेर नानीहरूले चाहिँ दिमागले चाहिँ त्यसलाई चाहिँ नक्सा जस्तै गरेर तिनीहरूले याद गर्दै गरेको हुन्छ यसोस्ले तपाईँहरूको जुन चाहिँ अक्षर प्रयोग गराइ छ एकदम क्लियर भएकोले गर्दाखेरि चाहिँ नानीहरूले चाहिँ सजिलोसँग कलरफुल पनि भएकोले गर्दाखेरि मजाले नानीहरूले आफ्नो दिमागमा छाप बसाउनुसक्ने खाल्को अक्षर भएको छ र एकदमै राम्रो कलर छ र जुन चाहिँ किताबमा जुन चाहिँ तपाईँहरूले नक्साहरू प्रयोग गर्नुभएको छ एकदमै कलरफुल र जुन चाहिँ हाम्रो क्षेत्रीय ठाउँमा पाउने जीव जन्तु पग पक्षीहरू र रुखपातहरूको तपाईँहरूले वर्णन र प्रयोग गर्नुभएको छ एकदमै राम्रो भएको छ र नानीहरूलाई हामीले जहिले पनि पढाउँदाखेरि अथवा सिकाउँदाखेरि चाहिँ नजिकबाट चाहिँ बिस्तारै बिस्तारै बिस्तारै टाढोतिर लानु हामीले जरुरी छ त्यसैले गर्दाखेरि तपाँईहरूले नानीको वरिपरि घरपरिवार आफ्नो समाज अनि आफ्नो गाउँमा भएकै सबै विषयवस्तुहरूलाई तपाईँहरूले सपे समेट्नु भएकोले गर्दाखेरि नानीहरूको निम्ति यो किताब एकदमै उपयोगी देखेको छु र जुन चाहिँ किताब चाहिँ तपाईँहरूले बनाउनुभएको छ यस्तै किताबहरू चाहिँ अन्य विषयहरूमा पनि हामीले अन्य विषयको किताबहरू छपाउँदा बनाउँदा पनि यस्तै तरिकाले नानीहरूले मनपराउने खाल्को किताब बनाउनु भने बनाउनुहोस् र भन्ने तपाईँहरूलाई विशेष अनुरोध पनि गर्न चाहन्छु र जुन चाहिँ किताब छ त्यो किताबको साइज पनि साह्रो ठुलो पनि छैन ठिक्कैको साइज भएकोले गर्दाखेरि नानीहरूको दिमागै सानो नानीहरूको उचाइ नै सानो उनीहरूको सोचै अहिले एकदमै कलिलो छ एउटा माटो जस्तो भएको कारणले गर्दाखेरि कलिलो गिलो माटो भएको जस्तै भएकोले गर्दाखेरि त्यो नानीहरूलाई सही सेप दिनुको निम्ति चाहिँ तपाईँको किताब चाहिँ एकदमै उपयोगी छ र साइज पनि नानीको जस्तै सानो भएकोले गर्दाखेरि नानीहरूलाई यो तपाईँले बनाउनुभएको किताब जस्तै त्यो किताबको साइजको पाँचवटा किताब बोक्दा पनि नानीलाई कुनै असुविधा भएको हुँदैन अहिले हामीले देख्छौँ नानीहरू जुन चाहिँ अब सानो क्लासमा कक एक कक्षा एकमा कक्षा दुईमा नानीहरू पढ्दैगरेको हुन्छन् ती नानीहरूको किताबको भारी हेर्नु भनेदेखि दस बाह्र किलो हुन्छ त्यत्ति सानो नानीहरूलाई हामीले त्यत्रो ठुलो भारी बोकाउनु हुँदैन अहिले नै यसोस्ले गर्दाखेरि सानो किताब तर किताबमा चाहिने कन्टेन्टहरू जत्ति छ विषयवस्तुहरू त्यो पनि छेउछाउको होस् जसमा चाहिँ किताबमा चाहिँ यसो हेर्दा चाहिँ विषयवस्तु होस् यो विषयमा चाहिँ पढ्दैछौँ आज भनेर चाहिँ नानीले जानकारी होस् अनि त्यहाँदेखि पढाउनु चाहिँ हामीले नानीलाई वरिपरिको इन्भाइरोमेन्ट आफ्नो वातावरण देखाएर चाहिँ नानीहरूलाई पढाउनु पऱ्यो कि किताबभन्दा बेसी नानीहरूलाई चाहिँ हामीले बाहिर निकालेर हाम्रो वातावरणमा निकालेर खुल्ला प्रकृतिमा निकालेर चाहिँ पढाउनु पऱ्यो किताब चाहिँ एउटा गाइडलाइन मात्रै होस् भन्ने मेरो विचार छ र तपाईँहरूले बनाउनुभएको जुन चाहिँ किताब छ एकदमै उपयोगी छ र एकदमै नानीहरूको निम्ति चाहिँ राम्रो छ साइजमा पनि अक्षर त्यसको कम्पोजिसनहरूमा पनि र कलरफुल भएकोले गर्दाखेरि तपाईँहरूलाई धेरै धेरै बधाई यति प्रयोगयोग्य किताब तपाईँहरूले छपाउनुभएकोमा तपाईँहरूलाई धेरै धेरै बधाई छ